मैले चाहिँ मेरो घरमा रोप्ने बिरुवाहरू चाहिँ मलाई मैले चाहिँ कहाँबाट ल्याउँछु भने चाहिँ मैले कतिवटा बिरुवाहरू म किनेर पनि ल्याउँछु कतिवटा अब कसैकोबाट म ल्याउँछु मागेर ल्याउँछु कतिवटा चाहिँ म आफै पनि राख्छु मलाई चाहिँ फुलहरू स्याहार्नु फुलहरू रोप्नु चाहिँ मलाई पुरा मन पर्छ पुरा मन पर्छ मलाई फुलहरू रोप्नु मेरो मलाई हेल्प गर् गर्छ हेल्प पनि सहायता गर्छ मेरो बहिनीहरूले रोप्नु पनि मलाई फुलहरू चाहिँ साह्रै मन पर्छ मेरो गार्डन अब सानो गार्डन छ त्यसमा चाहिँ म सिजन सिजनको फुल लगाउँछु अब यो सिजनमा चाहिँ अब यो सक्यो पछि चाहिँ त्यही फुललाई म पानी हाल्दै राख्छु पानी हालेर चाहिँ अर्को सिजनमा चाहिँ म त्यसकै बिरुवाहरू बनाउँछु आफ्नो पनि आफू पनि राख्छु र म कतिवटा चाहिँ अब किनेर ल्याउँछु यता म चाहिँ यता सिक्किममै बस्छु सिक्किममै बस्नुले गर्दा चाहिँ म कालिम्पोङ जान्छु कालिम्पोङ जाँदा चाहिँ म फुलहरू किनेर ल्याउँछु प्राय म कालिम्पोङहरू जाँदा काहीँ गए पनि म कतै अब घुम्नुओर्नु गए पनि म फुलहरू चाहिँ किनेर ल्याउँछु किन भने मलाई फुलहरू चाहिँ स्याहार्नु पुरा मन पर्छ हो अनि मेरोमा अब प्राय जस्तो फुलहरू छ सिजन सिजनको नि छ अब उयो प्लान्टहरू पनि छ कतिवटा प्लान्टहरू पनि छ मेरोमा चाहिँ म मेरोमा अब त्यो सिजनमा रोपेको फुल त्यसमा चाहिँ अब त्यो मेरो गार्डनमा चाहिँ सब्जीहरू नि लगाउँछु कोही बेला सब्जीहरू लाउँछु तर म प्राय चाहिँ फुलै लगाउँछु फुल लगाउँछु अब कतिवटा फुलहरू चाहिँ मेरोमा यस्तो नि छ अब त्यसको बिरुवा अब सुकेपछि अर्कोपालि त्यसलाई नै पानी हालेर राखेर त्यसकै हाँगा भाँचेर सार्दा पनि सर्छ अन्त त्यसको दानाहरूबाट नि सर्छ त्यसकै सिड राखेर पनि म बिरुवा राखेर पनि त्यसको बिरुवा राखेर पनि म त्यसलाई नै अर्कोपालि त्यसलाई उब्जाएर बिउ बनाएर चाहिँ त्यसलाई नै म रोप्छु अनि मेरो साथीहरू नि छ साथीहरूले नि मलाई कहाँ कहाँ गयो भने मलाई फुल ल्याइदिन्छ म त फुल रोप्नु चाहिँ साह्रै मन पर्छ मेरो फुल चाहिँ अब कहाँ मैले अस्ति दार्जिलिङ गएको थिएँ दार्जिलिङबाट पनि मैले फुल लिएर आएको छु त्यहाँबाट नि ल्याएको छु मैले कतिवटा फुलहरू प्लान्टहरूम ल्याएको छु मनि प्लान्टहरू भयो त्यही पनि धेरै प्रकारको हुँदो रहेछ प्लान्टहरू पनि हो त्यो पनि ल्याएर रोपेको छु मैले त्यो फुलहरू कति जग्गा गएर मैले त्यो प्लान्टहरू ल्यााएर यहाँनिर मेरो गा बगैँचामा छ मैले रोपेको छु फुलहरू साह्रै राम्रो राम्रो फुलहरू छ हो अब यो उयो के अरे यो मनि प्लान्ट त्यहाँदेखि यो के भन्छ यसलाई स्नेक प्लान्टहरू छ मेरोमा राम्रो राम्रो फुलहरू छ मेरो बगैँचामा चाहिँ मैले अब टाढो टाढोबाट ल्याएर रोपेको